मलाई चाहिँ खाना बनाउनु धेरै इच्छा लाग्छ धेरै इच्छा लाग्छ मलाई मिठो मिठो खानाहरू बनाएर नयाँ नयाँ चिजहरू नयाँ नयाँ खानाहरूको रेसिपीहरू सिकेर अरूलाई खुवाउनु धेरै मन पर्छ र त्यसको लागि म पहिला त अब टिभीहरूमा त त्यस्तो देखाउँदैन्थ्यो र अहिले मेरोमा फोन छ अहिले म धेरै फोनहरूमा यसै युट्युबमा म हेर्छु डिम्पल्स किचन भन्ने छ डिम्पल्स किचनको म त्यो एकजना आन्टीले बनाउनुहुन्छ एकजना धेरै अलिक बुढी बुढी हुनुहुन्छ उहाँले बनाउनुहुन्छ र उहाँको रेसिपी मलाई धेरै मन पर्छ उहाँले कस्तो मिठो मिठो खानाहरू बनाएर एकदम जसरी बनाउनुहुन्छ त्यसरी नै एकदम राम्ररी देखाउनुहुन्छ जस्तो बनाउँछ त्यस्तै एडिट् नगरिकन मजाले देखाउनुहुन्छ र म त्यो त्यो डिम्पल्स किचन्सको त्योबाट हेरेर म धेरै बनाउँछु खानाहरू घरमा बनाएर आफ्नो घरमा मान्छे आमाबाबाहरूलाई खुवाउँछु र म र मैले त्यहाँ आन्टीले जस्तो भन्छ डिम्पल्स किचनमा जसरी भन्छ म त्यसरी बनाउँछु र मलाई त्यसरी नयाँ नयाँ खानाहरू बनाउनु धेरै इच्छा लाग्छ म धेरै मन पर्छ त्यसरी नयाँ नयाँ चिजहरू कसैले सिकाएको बनाउनु र त्यसको लागि चाहिँ अहिले त युट्युब सजिलो युट्युबबाट हेर्छु फेसबुकबाट हेर्छु धेरै हेर्छु अनि त डिम्पल्स किचन भयो किचेन स्पेसल्स आन्टीका आन्टीका भन्ने च्यानेल च्यानेल छ त्यो च्यानेलमा पनि धेरै राम्रो राम्रो खानाहरू कन्टेन्टहरू दिन्छ र अहिले त धेरै त्यस्तो खानाहरूको रेसिपी बताउने कन्टेन्ट क्रिएटरहरू छ र त्यस्तैहरूको म धेरै हेर्छु र फेरि उहाँहरूले सिकाएको सजिलो पनि हुन्छ अहिले हामीलाई त्यसरी युट्युबहरूमा त्यसरी त्यो कुनै च्यानेलमा जस्तै डिम्पल्स किचेन्सहरूले बनाएर पठाउँछ र हामीलाई केही असुविधा बनाउ हुँदैन कसैले कसैलाई खाना बनाउनु आउँदैन भन्नु सकिँदैन किनकि युट्युबमा खोलेर केही रेसिपी केही बनाउनु इच्छा छ भने बनिनु पनि सकिन्छ जसरी म मलाई अब केही केही केही बनाउनु आउँदैन्थ्यो र मैले एकपल्टि हेरेर युट्युबाट हेरेर मैले सिकेँ धेरै कुराहरू सिकेँ नयाँ नयाँ कुराहरू सिकेर चाहिँ मैले सोचेको पनि थिइनँ कि म बनाउनु सक्छु भनेर त्यही युट्युबले सिकायो हामीलाई र मलाई खुसी लाग्छ कि मैले पनि यस्तो राम्रो राम्रो चिजहरू बनाएर आफ्नो घरलाई खुवाउनु सक्छु मिठो मिठो चिजहरू बनाएर आफ्नो फ्यामिलीलाई खुवाउनु सक्छु र खुसी हुन्छन् उहाँहरू पनि यस्तो मिठो र मलाई चाहिँ धेरै मन पर्छ यसरी खानाहरू खुवाउनु र घरको मान्छेहरूको धेरै नै खुसी हन्छन् जब म खुसी हुन्छ म यसरी नै डेली म डेली नै हेर्छु म प्रायः जति डेली नै म यसरी कुकिङको ऊ योहरू हेर्छु र मलाई धेरै मन पर्छ यसरी नै खानाहरू बनाउनु युट्युबमा त्यसरी हेर्नु दिनभरि युट्युब हेर्छु म फेसबुक हेर्छु म खानाहरू बनाएको भिडियोहरू